सर नमस्ते ए तपाईँ मेरो नानीको म्युजिक टिचर बोल्नु भएको है मेरो नानीले कस्तो गर्दैछ हौ क्लासमा हजुर होइन के अरे के अरे उयेसमा मेरो नानीको त योपालि एक्जाम पनि होइन सर उम्

होइन मैले चाहिँ नि नानीले चाहिँ भन्दै थियो फर्स्ट इयरको एक्जाम हो मेरो भन्दै थियो हो अन्त योपालि त फर्स्ट टाइम एक्जाम बसेको फर्स्ट इयर सिधै पाउँछ र सर

ए अब यत्रो दिनसम्म यो म्युजिकको बारेमा त मलाई त केही पनि थाह छैन होइन तपाईँहरूले याद गरिदिनुहोस् न अब क्लास आउँदाखेरि म छुट्टीको दिन पनि भयो भने पठाइदिन्छु नि सर एक्जाम चाहिँ कहिले हो ए हजुर म त्यसलाई घरमा आफै प्र्याक्टिस गर भन्छु कि सर फर्स्ट इयरमा चाहिँ कुन कुन राग गर गर भनेर भन्नु सिक भन्नु

हजुर ए रिटन एक्जाम पनि हुन्छ सर

ए हुन्छ हुन्छ हुन्छ थ्याङ्क यू सर